हाम्रो गाउँमा पनि धेरै समय अघि खुला स्थानमा दिसा पिसाब गर्नु सामान्य थियो त्यस समय मान्छेहरूलाई खुला स्थानमा दिसा पिसाब गर्नाले वातावरणमा नराम्रो प्रभाव पर्न जान्छ भन्ने ज्ञानहरू थिएन त्यो समय मान्छेहरूलाई ल्याट्रिन बनाउन पर्छ अनि या दिशा पिसाबको निम्ति एउटा ठाउँ बनाएर त्यहाँ मात्र दिसा पिसाब गर्नपर्छ भन्ने ज्ञानहरूको पनि धेरै नै कमी थियो त्यसैले विस्तारै सरकारहरूतिर चालिएको पहलहरूले मान्छेहरूमा बिस्तारै ज्ञानहरू बढ्दै गयो घरको गाउँको हरेक ठाउँमा बिस्तारै बिस्तारै ल्याट्रिनहरू बनिए जसले गर्दा मान्छेहरूलाई बिस्तारै ज्ञान भयो खुला स्थानमा दिसा पिसाब गर्नाले धेरै नोक्सानहरू मान्छेले झेल्नपर्छ जस्तै कि मान्छेको स्वास्थ्यमा हानी हुनसक्छ खुला स्थानमा दिसा पिसाब गर्नाले त्यहाँ वातावरणमा धेरै असर पर्नसक्छ दुर्गन्धहरू फैलिएर जान्छ त्यस्तो विभि विषयहरूमा मान्छेहरूलाई बिस्तारै ज्ञान हुँदै मान्छेले त्यो खुला स्थानमा दिसा पिसाब गर्ने ए व्यवहारहरूलाई बद्लिँदै गए ए यस्ता धेरै असुविधाहरू बाट मान्छेहरू स सुविधाजनक जिन्दगी जिउन सफल भए